बाहिर जाँदा धेरै दिनको लागि मेरो दिदीले हेरिदिनुहुन्छ पानीहरू हालिदिनु हुन्छ यसो म छुइनँ भने त्यस्को आ हाम्रो घरमा त प्राय सक्कुलेन्ट्सहरू छ पानी त्यस्तो हाल्नु पर्दैन र ती सिजनल फुलहरू राख्छ त्यसमा चाहिँ हालिदिन्छ अब बाहिरको जुन सानो सानो बिरुवाहरू अहिले बढ्दैठ जो चाहिँ आरुचाको छ हाम्रो सुन्तलाको छ म छुइनँ भने मेरो दिदीले गरिदिनु हुन्छ